मेरो विचारमा मेरो सबल पक्ष चाहिँ मेरो आमा बाबा हुन् र उहाँहरूले मलाई यत्रो ठुलो बनाउनुभयो राम्ररी पढाएर र म उहाँहरूको लागि धेरै सोच्छु र उहाँहरूको राम्रोको लागि म भविष्यमा कुछ गर्नेछु भनेर मैले सोचेको पनि छु र मेरो बाबा चाहिँ मेरो लागि धेरै मेहनत गरेर मलाई यसरी पढाएर पढाउनु हुन्छ र उहाँले धेरै दुःख गर्नु हुन्छ उहाँले मिस्त्री काम गर्नुहुन्छ र दुःख गरेर मलाई यसरी पढाउनुहुन्छ र मेरो बाबा धेरै राम्रो छन् र उहाँले मलाई राम्रो प्रकारले सम्झाउनु हुन्छन् काम राम्ररी गर्नु पर्छ राम्रेरी पढ्नु पर्छ भनेर सम्झाउँछ र राम्ररी काम गरेर अघि बढ्नु पर्छ भनेर सम्झाउँछ र मेरो आमा चाहिँ घरमा बारीमा काम गर्नुहुन्छ र घरमा पनि काम गर्नुहुन्छ र बारीमा खेती बारी सब्जीहरू पनि रोप्नुहुन्छ सब्जी एक्लै रोपेर बारी खनेर रोपेर उमार्छ अनि त्यही बेचेर घर चलाउनुहुन्छ र आप्पा चाहिँ काममा जानुहुन्छ र दुईजनाले नै यसरी दुखः गरेर मलाई पढाउनु हुन्छ र मेरो सबल पक्ष चाहिँ मेरो आमा बाबा हुन् र म पछि गोएर भविष्यमा कुछ गरेर आमा बाबालाई खुसी राख्ने मेरो एउटा सपना छ र म त्यो पुरा गर्नेछु र मेरो कमजोरी चाहिँ भने चाहिँ मलाई बिहान निद्रा अल्छी लाग्ने काम गर्नु अल्छी लाग्ने र झट्ट मलाई छिटो रिस उठ्ने मेरो त्यो एउटा कमजोरी छ र म त्यो कमजोरीलाई चाहिँ हटाउन धेरै प्रयास गर्दैछु र त्यो कमजोरी अल्छीले गर्दाखेरि चाहिँ मेरो पढाइमा पनि प्रभाव पर्छ भनेर मलाई लाग्दैछ र म धेरै प्रयास गर्दैछु कि ओ अल्छिपनालाई चाहिँ म छिटोभन्दा छिटो हटाउन कोसिस गरुँ म बिहान बेलुका छिटै सुत्छु र पनि बिहान ढिलो उठ्नै नसक्ने पुरा अल्छी गर्छु र आमाले मलाई उठाउनुहुन्छ र यो अल्छीपना चाहिँ मेरो शरीरबट छिट्टै हटियोस् भनेर म सोच्दछु र यो मेरो कमजोरी एउरा कमजोरी हो र म यो छिट्टो रिस उठ्ने पनि त्यो पनि म हटाउनेछु र म एकदम राम्ररी यो कमजोरीलाई चाहिँ म खत्तम गरेर राम्रो हुनेछु भनेर सोचिरहेको छु यो मेरो पढाइमा पनि यसले अभाव पर्न सक्छ र म यसलाई चाहिँ छिट्टै हटाएर यो कमजोरी हटाउनेछु